ग्रामीण कृषिमा सिपालु कामदार खोज्न र कायम राख्न एउटा चुनौती नै हो एउटा सिपालु कामदारहरू अहिले त्यति भेटिन्न त्यही भएर जो पनि राम्रो कामदारहरू हुन्छ उनीहरूलाई राम्रो बेतन दिएर एउटा समयमा निर्धारित समयमा भनेको उनीहरूले समयमा उनीहरूलाई काम गराउनु अनि उनीहरूले खानाहरू उनीहरूले जे भन्छ अलिकति आफूले अलिकति दिलदार भएर पनि दियो भने उनीहरू पनि खुसी हुन्छ अनि काम गर्नु पनि उनीहरू रमाई रमाई मजाले काम गर्छ

उनीहरूलाई खानाहरू पनि खानापिनाहरू अरू समयमा आठ बजीदेखि लिएर यस्तै चार बजीसम्म कामहरू गराएर एकछिन आराम गर्ने समय पनि दिनु बिचबिचमा बिचबिचमा चियापानीहरू सोद्धै गर्यो भने उनीहरू पनि खुसी भएर डेली डेली काम गर्नु गर्नु आउने भन्दै अरू जग्गा जाँदैन अनि तिम्रोमै तिम्रोमा डेली बस्छ ऊ